र भान्सा घरमा चलाउनु चलाउने समानहरू के के भन्दाखेरि चाहिँ कुक्कर कराही छुरी भाँडा अरू के के हुन्छ हौ चपिङ बोर्ड यस्तै बोइलर पानी उमाल्ने होइन त्यस्तो कुराहरू अब त्यो चाहिँ अब एकदम किचनमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ विशेष गरी भाँडा र कराही त एकदमै भाँडामा चाहिँ अब भातहरू पकाउने चलाउने यस्तो पन्युहरू सब्जी चलाउने भात चलाउने र कराहीमा सब्जी त्यो पकाउने सामानहरू यस्तै सामग्रीहरू एकदम थुप्रो छ नि भन्नु भने अब वर्तन मतलब भनिनसकको छ तर पनि अब मलाई चाहिँ इम्पोर्टेन्ट चाहिँ मलाई चाहिँ अब उयो लाग्छ भाँडा कराही चलाउने थाल चम्ची पेला थुप्रो अनि थुप्रो कुराहरू छ